म हो पहिला हामी भाँडामा खाना बनाउँथ्यौँ होइन अलिक पछाडि पछाडि हामी आदत अलिक चेन्ज हुँदै गयो हामी कुकरमा खाना बनाउन थाल्यौँ छिटोको लागि होइन अनि फेरि त्यो हामी धेरै कुरो छिटो बनाउनुलाई हामी धेरै कुरो युज गरिन्छ हामी कुकरलाई होइन र हामी अलिक अब मिठो बनाउनु छ भने हामी खुला भाँडामा हामी मजाले आरामले गरेर पकाउँछौँ हामी चुलामा पकाउँछौँ होइन अगर हामीले अझै त्यहाँ भन्दा छिटो चाहिएको छ भने हामी कुकरमा हामी ग्यासमा हात राखेर अनि राम्रोसँगले होइन त्यसलाई पकाउँछन् होइन अनि यताउति जाने बेलामा कोही बेला ढिलो भएको बेलामा होइन अनि भएको टेस्ट अब हामीलाई मलाई मन पर्ने टेस्ट चाहिँ अब कुकरमा भन्दा ज्यादा मलाई त्यो अब बाहिर खाना अब कुक् खुला खाना खुला भाँडामा मलाई बनाएको त मन पर्छ अनि रह्यो अब ग्यासको ग्यास र चुलामा धेरै फरक हुन्छ होइन अब ग्यास भनेको एउटा तपाईँको एउटा अर्कै क्यामिकलले बनाएको हुन्छ प्लस अब चुला भनेको तपाईँको एउटा अर्ग्यानिक चुला हुन्छ होइन जो कि घरमा पहिलादेखि अब हाम्रो मतलब चलेर आएको हो होइन त्यसो भएर अब मलाई चाहिँ ग्यासभन्दा ज्यादा हाम्रो चुला मन पर्छ चुला प्लस खाना बनाउने भाँडाहरू भन्दा अनि मलाई खुला भाँडाहरू चाहिँ मन पर्छ